भीम साथी मैले बिहान के अरे बजारमा मैले बिहानै मर्निङ वाक जानको लागि जुत्ता हेरेको थिएँ र दुईवटा रहेछ एउटा त राम्रो लाग्यो तिमी पनि यसो इच्छा छ भने किन्नुहोस् है